मेरो चाहिँ बागवानी आफ्नो घरको वरिपरि आँगनको वरिपरि त्यसरी लगाएको छौँ हामीले छतमा लगाएका छैनौँ किनभने छत सु छतमा चाहिँ अब पुरा तात्तिन्छ छत र पानी चुहिने हँ पानी ढाल्दाखेरि पानी रसाउने डर हुन्छ त्यसले गर्दाखेरि हामीले त्यो बागवानी चाहिँ आँगनको वरिपरि नै लगाउँछौँ त्यहाँ पानी पनि हाल्नु सजिलो हुन्छ हामीलाई र हामीले बागवानी बनाएको छौँ घर वरिपरि नै छ हाम्रो बारीहरू छ त्यसले गर्दा हामीलाई धेरै धेरै नै लगाउँछौँ घरको पछाडिपट्टि चाहिँ हाम्रो सब्जीको बगान पनि लगाएको छौँ त्यहाँ पनि हामीले भिन्डीहरू लगाउँछौँ भिन्डी भयो जस्तै तिते करेला भिन्डी अनि के अरे भिन्डी तिते करेला लौका इस्कुस फर्सी लगाउँछौँ हामी त्यहाँनिर चाहिँ त्यहाँनिर अब त्यस्तो लगाएर हामीले बागवानीहरू जति पनि हामीले गर्छौँ त्यो चाहिँ सबै हाम्रो घर वरिपरि नै हुन्छ त्यसले गर्दाखेरि हामीलाई सजिलो पर्छ पानीसानी हाल्नु मलहरू हाल्नु धेरै कुराको हामीलाई सजिलो पर्छ र हामी त्यहीँ नै लगाउँछौँ घर वरिपरि नै लगाएर हामी खान्छौँ बिक्री बेच्नु मनलाग्यो भने बेच्छौँ पनि बेच्नुलाई पाएन भने आफैलाई खानको लागि चाहिँ हामीलाई कुनै दुःख हुँदैन अब दुःख चाहिँ अब गर्नुपर्छ मलजल गर्नुपर्यो पानीहरू हाल्नुपर्यो दुःखै हुन्छ तर पनि हामीलाई कुनै किसिमको योहरू छैन र हामी अहिलेसम्म चाहिँ लगाइरहेकै छौँ